हाम्रो बगैँचामा अब त्यस्तो समस्या भनेको चाहिँ के छ भनेपछि अहिले फुलहरूमा बेसीजस्तो झुसुलेहरू किराहरू अनेक लाग्नथालेको होइन यसरी झुसुलेहरू लागेपछि चाहिँ अब फुल फुल्दैन राम्रो पातहरू खाएर फुलहरू कोपिला लागेको कोपिला पनि टिपिदिन्छ खाइदिन्छ होइन अन्त खाएपछि अब त्यो फुल फुलेन भने त त्यो बगैँचाको केही अस्तित्वै भएन होइन त्यही कारणले त्यो बगैँचा राम्रो राख्नको लागि सधैँभरि फुलहरू हराभरा फुलिरहेको होस् को लागि हामीले समय समयमा मलहरू दिन्छौँ त्यो फुलहरूलाई अन्त त्यहाँदेखि त्यो किराहरू मार्नलाई हामी अनेक प्रकारको दबाईहरू ल्याएर हामी स्प्रेहरू गर्छौँ किराहरू मार्ने ल्याएर दबाईहरू ल्याएर त्यो बगैँचामा हाल्छौँ अन्त पातहरूलाई फुलहरूलाई केही राम्रो भएर आओस् भनेर हामीले सधैँ पानीहरू हालेर त्यसलाई फुल मल माटो दिएर राम्रो तरिकाले आउँदो दिनमा फुल फुलोस् भनेर हामीले सफाई राख्छौँ अनि अहिले त अनेक थोक झुसुलेहरू आउनथालेको छ त्यही कारणले झुसुलेहरूसँग बाँच्नको लागि हामीले साफसफाई अगाडि पछाडि झारहरू बेसी राख्दैनौँ साफसफाई गरेर माटोदेखि लिएर सबै मजाले साफ हरियोहरू राख्छौँ माटोहरू सब गरेर गरेपछाडि मैलाहरू हुन्छ होइन सबलाई सफा गर्छौँ अन्त ताकि किराहरू त्यहाँ नफैलाओस् किराहरू बेसी भएर फेरि फुलतिर आएर फुल बिगार्छ कि भन्ने त्यही भएर अहिले चाहिँ गार्डनमा मजाले फुलहरू लगाइरहेको छौँ त्यहाँदेखि त किराहरू मर्छन् तर त मान्छेहरू पुरा यस्तो हुन्छन् कि हाम्रो गाउँ त बाक्लै गाउँ छ हो अन्त त्यहाँदेखि मान्छेहरू आएर पसेर फुलहरू टिपिदिएर लगेर होइन अगाडि पछाडि हेर्छ मान्छे देख्दैनन् स्वाट्टै पस्छन्ओर्छन् फुलहरू टिपिदिएर फुले फुल्नआँटेको फुललाई चुँडेर भाँचेर गर्छन् केटाकेटी थुप्रो छ आउँछन् उनीहरूले पनि खेलेर अब कसैले बलहरूले हानेर कसैले खेल्नु आउँछ हो अनि त्यहाँदेखि चुँडेर फ्याँकेर कसै केटाकेटी भाँडाहरू कुटी खेल्नु लागि चोर्छन् कसैले बिना काममै फुल देखेर क्या फ्याँकेर गर्छन् अन्त पल्लोपट्टि घरको आन्टीले पनि अस्ति निकै फुल टिपेर लाँदैरहेछ कत्तिपल्ट बिहान पूजा गर्नु भनेर हामी भित्र हुन्छौँ अन्त फुलै बाहिर त अब त्यत्ति याद हुँदैन गेट खुलै हुन्थ्यो अन्त पसेर फुल टिपेर उनीहरूकोमा सबै लगेर पूजा गर्नुको लागि भन्दै हो राम्रो राम्रो फुल टिप्दै लाँदै गर्थ्यो अन्त अहिले चाहिँ प्रायःजस्तो म गेटमा हमेसा ताला मारेर राख्छु ताकि अरू कोही आएर फुल नलगोस् भनेर अब फुल सबै फुल आज फुल्यो कोही फुल आज फुल्यो भोलि ओइलाइहाल्ने हुन्छ सधैँभरि त अब फुल्दैन कोपिलालाई पनि फुल्न दिनुपर्छ भनेर आफू फुलेको कोपिलो फुल्छ आज भोलि त उयो ओइलाइहाल्छ त्यो फुल अन्त अरू आएर त्यो फुल टिपेर लगेर फुलै बोटमै भनेर त्यो बोटको त्यो फुलको बगैँचाको केही अस्तित्वै भएन होइन अनि त्यही कारणले प्रायःजस्तो म बाहिर बसेर चाहिँ हेरिरहन्छु मान्छेहरू आएर फुल टिप्छ कि भनेर अन्त गेटमा हमेसा ताला मारेरै राख्छु ताकि अरू कोही नपसेर फुलको बगैँचा मेरो नष्ट नगरिदियोस् भनेर